पहिलाको फोन र अहिलेको जमानाको फोन है स्मार्टफोन एकदमै राम्रो छ पहिलाको फोनमा हामीले अब त्यस्तो फेसबुकदेखि त्यो त्यो बाहिर दुनियाँको बाहिर देशकोहरू केही देख्न पाउँथेन त्यो पहिलाको फोनमा है त्यो पहिलाको फोनमा चाहिँ खालि कलहरू गर्नुको लागि मात्रै हुन्थ्यो हो तर जब यो अब अहिलेको जमानामा है स्मार्टफोन आयो एन्ड्रोइड फोनहरू आयो एकदमै राम्रो भएछ अब यो जमानाहरू सबै चेन्ज भएको छ हामीले अब बाहिरको मान्छेहरूलाई चिन्न सक्छौँ बाहिर के के भइरहेको छ त्यो चिजहरू पनि सिक्नु पाउनु त्यहाँबाट जान्नु चाहन्छ हामी होइन अब हाम्रो जीवन एकदम सजिलो भएको छ यो अब हाम्रो अब जमानै एकदमै सजिलो भएको छ यो स्मार्टफोनले है अन्त अन्त पहिलाको फोनभन्दा चाहिँ अहिलेको फोनले एकदमै अहिले चाहिँ अब अहिलेको फोन चाहिँ एकदमै राम्रो छ है धेरै राम्रो अब धेरै सजिलो छ अब चलाउनुहरू बाहिरको मान्छेहरू पनि चिन्नसक्छ नजिकको मान्छेहरू पनि चिन्नसक्छ होइन एकदमै सजिलो अन्त पहिलाको अन्त सिमहरूमा चाहिँ अब जियो भन्ने अब जियो सिम है अहिले त फाइभ जी फाइभ जी चल्ने निक्लेको छ त्यो चाहिँ एकदमै दामी चल्छ हुन्छ नि अब वाइफाईहरू जोड्नु पर्दैन अब हाम्रो जीवनमा है नभए तपाईँले अब हामीले चलाउने अर्को अब हुन्छ नि डाँडा डाँडातिर जानुपर्थ्यो अब त्यो फोन चलाउनु नेट खोज्नु है तर अहिले फाइभ जी आएर चाहिँ एकदमै राम्रो भएको छ हाम्रो जीवन हुन्छ नि अब सजिलो भएको छ अब अब नेटहरू पनि मज्जाले चल्छ हो कलहरू चल्नु सजिलो अब हामीले के खोज्नु मन छ भने नि जस्ट अब हामीले त्यो डाटा अन गऱ्यो भने एकदमै राम्रो स्मुथ चल्छ